भारतिय स्वास्थ्य सेवा चुनौतिहरू थुप्रै नै थिए पहिलादेखि नै विशेष रोगीहरू टिवी ट्युबरकुलेसिसहरू यो अस्ति एउटा बिमारी आयो त्यसले पनि हामी मान्छेलाई धेरै जखम पारेको थियो धेरै तर भारतको व्यवस्था अहिलेको हाम्रो विशेष गरी प्रधानमन्त्रिको देनले गर्दा जुन चाहिँ कोरोना बिमार निस्किएको थियो यसको मेडिसिन चाहिँ हाम्रो विशेष गरी हाम्रो प्रधानमन्त्रिले उनको इच्छाले इच्छा नभनौँ उहाँको कोसिसले गर्दाखेरि एउटा धेरै सफलता पाएको छ र पनि उँधोतिर विशेष गरी उँधोतिर मधेसतिर जानु पर्छ हाम्रो यहाँका बिमारीहरू लिएर पहिला पहिला उँधै मात्रै जानुपर्थ्यो भेलोर जानु पर्थ्यो कहाँ जानु पर्थ्यो अहिले हालमा चाहिँ अलिकति इम्प्रोभमेन्ट आएको जस्तो छ हाम्रो कालिम्पोङमा पनि धेरै इम्प्रुभ हस्पिटलतिर पहिलाको हेरि धेरै राम्रो सुजोक सुविस्ताहरू पाउन थालेको छ दार्जिलिङतिर पनि पाउन थालेको छ उत्तर बङ्गाल सिलगढीमा धेरै व्यवस्था हाम्रो मान्छेहरूलाई धेरै सुविस्ता भएको छ तर पहिला पहिलाको भन्दा चाहिँ अहिले अथवा धेरै राम्रै छ भन्नुपर्छ